हजुर भन्नुहोस् न हजुर हजुर हजुर अब ट्रेकिङमा जाँदा त पुरा त छ तर उयो मैले अब यो एउटा भयो सन्दकपुर भयो एउटा रक गार्डन पनि भयो एउटा टाइगर एउटा टाइगर हिलपट्टि भयो तपाईँ चाहिँ कता चाहिँ जानुहुन्छ होला

अब हिँडेर हिँडेर जानुमा चाहिँ अब तपाईँलाई एप्रोक्सिमेटली अब छ सात दिन चाहिँ अब लाग्नुपर्ने होला त्यहाँ लाग्छ त्यहाँदेखि चाहिँ अब तपाईँलाई अरू फेरि त्यो त्यो सामानहरू लानुपर्यो होला तपाईँको अन्त खानेपिनातिर अब बिचबिचमा उयो दोकानहरू नि भेट्छ तर नि अब पछि गएर चाहिँ सामानहरू चाहिँ अलिकति बोकिराख्नुपर्छ प्याकेट फुडहरू हजुर होटेल होटेल होटेल त भेट्छ होटेल भेट्छ अन्त अब खासै अब ट्रेकिङ ट्रेकिङमा जाँदाखेरि चाहिँ फेरि होटेलतिर बस्नुमा मजा आउँदैन नि त अब ट्रेकिङ गर्नु गएपछि त अब एकदम बाहिर क्याम्पस्याम्प लगाए अब क्याम्पस्याम्प लगाएर अब बोनफायर गरेर बस्ने हो नि त हो कि हैन भन्नु त रुद्र बा अँ त्यस्तो हो नि त अब तपाईँ त अब तपाईँको विचर है नभए होटेल पाउँ पाउँछ अब तपाईँले भने म होटेलहरू पनि बुक गरिदिन्छु

अब अब हेर्नुहोस् अब तपाईँलाई अब सपोज लु तपाईँ एप्रोक्सिमेटली तपाईँलाई चार चार पाँच हजारमा चाहिँ हुन्छ होला हो अब तपाईँको अन्त यो तपाईँको यो ट्रेकिङ खर्च छ नि अँ ट्रेकिङको खर्च चाहिँ अब तपाईँको यो तपाईँले अरू सामानहरू आधीसरो बोक्यो भने चाहिँ कम्ती हुन्छ खर्च बेसी भनेकै आठ नौ हजार जस्तो जान्छ होला हो अन्त अरू तपाईँले खानेपिनाहरू बोकेको छ भने चाहिँ बोकेको छैन भने चाहिँ उता गएर तपाईँको महँगो हुन्छ किनभने तपाईँलाई अब बाह्र तेह्र चौध कति जान्छ फेरि तपाईँले अब जाँदाखेरि स्लिपिङ ब्यागहरू बोक्नुहोस् अन्त सबै केही न भुलिदिनुहोस् के अब जाँदाखेरि आउनुभन्दा अगाडि चाहिँ उयो चेक गर्नुहोस् पहिला के के बोकेन के के बोक्यो रिचेक गर्नुहोस् के अन्त अन्त चाहिँ आउँदाखेरि चाहिँ एकदम बेस्ट हुन्छ अन्त साथीहरूलाई नि सबैलाई त्यही भनेर आउँदाखेरि चाहिँ मसित यहाँनिर अन्त तपाईँको चोइस चाहिँ राम्रो लाग्छ भने त उयो सन्दकपुरपट्टि चाहिँ अब झन् साह्रो गुराँसहरूले गर्दा कस्तो मजाको देख्छ त्यही भन्छु

हुन्छ हुन्छ मलाई लिस्ट बनाइकन दिनुहोस् कि त्यहाँदेखि म तपाईँलाई म दामसाम नि सबै भनिदिन्छु त्यहाँदेखि चाहिँ भइहाल्छ हुन्छ हुन्छ हुन्छ ओके